हाम्रो नेपाली भाषा अथवा संस्कृति परम्पराको कुरा गर्नु पर्दा हामी विशेषतः तेह्र जुलाई तेह्र जुलाईको दिन भानु जयन्ती मनाउने गर्दछौँ र त्यसमा विशेषतः हामी हाम्रै संस्कृति हाम्रै परम्पराअनुसार हाम्रो वेशभूषाहरू लगाउने गर्दछौँ जस्तै दौरा सुरुवाल चौबन्दी चोलो ढाका टोपी इत्यादि वेशभूषाहरू लगाएर हामी हाम् साहित्यमा उल्लेख अथवा कथा कविता उपन्यास इत्यादि लेखहरू हामी त्यस कार्यक्रममा प्रस्तुत गर्ने गर्दछौँ हाम्रै नेपाली भाषामा अनि साथै भन्नु पर्दा हाम्रो नेपाली भाषाले भारतको संविधानमा आठौँ सूचीमा एउटा मान्यता पाएको भाषा भएको कारणले गर्दा हामी भाषा दिवसलाई पनि पालन गर्ने गर्दछौँ जसमा कि हामी अघि भने झै त्यसरी नै आफ्नै संस्कृति आफ्नै साहित्य अथवा नेपाली साहित्यमै कथा उपन्यास लेख इत्यादि इत्यादि कुराहरूलाई प्रस्तुत गर्ने काम गर्दछौँ